हाम्रो बाख्राकोटमा मनोरञ्जनको मनोरञ्जनको यहाँ धेरै मनोरञ्जनको हुन्छ मनोरञ्जन भइरहेछ फुटबलहरू भयो फुटबलहरू हर्न भइन्छ फुटबलहरू हेर्नुहरू जाँदाखेरि हामीलाई धेरै मनोरञ्जन हुन्छ क्रिकेटहरू भयो प्रोग्रामहरू भयो धेरै मनोरञ्जन हुन्छ हामीलाई बास्केटबलहरू हेर्नु जाँदाखेरि नाइट म्याचहरू हुन्छ कतै कतै प्रोग्रामहरू हुन्छ म्युजिक प्रोग्राम सङ्गीत प्रोग्रामहरू भयो धेरै प्रोग्रामहरूमा हामीलाई मनोरञ्जन हुन्छ